यस यस भन्नुहोस् कहाँबाट सम्झियो हजुर भन्नुहोस् न कहाँ छौ हो अनि कहाँको यस्तो गरममा फेरि यस्तो गरममा कहाँ जाने बाइकमा डढेर कालो भइसक्यो यहाँ आफू त्यसै हजुर लु त्यस्तो भए चाहिँ एकदम म एकदम कुदेर आएँ अब लु कतिबेला जाने अब अहिले अब ठिक्कै नौ बज्यो नौ बज्यो एक बजे खानुपर्छ अलिपुर पुग्नुलाई त्यस्तै एक घन्टा लागिहाल्छ त्यसो भए म एकदम ठिक एक घन्टामा रेडी भएर आउँदैछु त्यहाँ के के खाने र अनि त गएर म म त म त फाले खाने एकदम त्यहाँ अनि त नेपाली रेस्टुरेन्ट राम्रो छ र अनि पक्का हो नेपाली रेस्टुरेन्ट राम्रो छ त्यहाँ अँ

त्यसो भए त नेपाली नेपाली नेपाली खाजा सेट खानुपर्छ होला के त त्याँ अँ ओहो भैँसीको सुकुटी फेरि चिलाउला नि त अनि

अँ हुन्छ त्यसो भए ठिक छ म अहिले ए एक घन्टा एक घन्टा जस्तोमा आउँछु गएर एकदम म चाहिँ एउटा खाजा सेट खाइहाल्छु हैन त्यो भुटन भन्छ नि भुटन के त्यो कर्जीमर्जी के खसीको त्यो त्यो चाहिँ एकदम मेरो फेभ्रेट हो म चाहिँ त्यो एकदम खाने हैन त्यो चाहिँ एकदम खानुपर्छ हो अँ तिमी तिमी चाहिँ के खाने तिमी चाहिँ के खाने मेरो मेरो त म त मेरो त अब फिक्स भयो म त एकदम नेपाली खाजा सेट खाने हो अँ ने नेवारी खाजा सेट पनि पाउँछ त्यो पनि दामी हुन्छ तर अलिक पिरो हुन्छ

ल ल ठिक छ त्यसो भए अहिले राखेँ अब एकछिनमा आउँछु